हाम्रो भारतमा चाहिँ ट्राभल गर्नुको लागि चाहिँ ट्रेन छ बस छ एरोप्लेन छ अनि छ सानसानो गाडीहरू ट्याक्सी भ्यान त्यस्तैहरू छ तर अब त्यही हो उएसको लागि चाहिँ अब साह्रो पर्ने गाडीतिर अब त्यो उयोहरू चाहिँ त्यही बाटोहरू खराब भइदिन्छ अन्त त्यो उयो के छ भन्दा ट्राभल गर्नु अलिकति लेट भइदिन्छ उयो भनेको बेलामा आइदिँदैन ट्रेनहरू ढिलो हुन्छ अन्त ढिलो भइदिन्छ अन्त बाटोहरू त्यो हिल्सपट्टि पुरा बिग्रिन्छ अन्त त्यही हो साह्रो पर्छ ट्राभल गर्नु